मेरो चाहिँ बिजनेस चाहिँ के को भन्दा मेरो चाहिँ स्कुलको छेउमा घर छ हो दिदी अन्त त्यहाँनिर चाहिँ अब अरू बिजनेस त चल्दैन स्कुलको एरियाले गर्दाखेरि नानीहरू यसो लन्चमा आउँछ भनेर मैले चाहिँ केन्टिन गरेको छु मेरो केन्टिनमा चाहिँ म खाजाहरू बनाउँछु चियाहरू होइन कफीहरू कोल्ड ड्रिङ्क्सहरू अन्त अरू अरू मिठाईहरू पनि सबै चिजहरू राख्छु खाजामा चाहिँ आलु थुक्पा बनाउँछु फाले बनाउँछु थाइपो बनाउँछु अन्त यता चिकन फाले पनि बनाउँछु भेज फाले पनि बनाउँछु हो अन्त चाउमिन बनाउँछु कोहीकोही बेला कोहीकोही बेला चाहिँ खानाहरूको अर्डर आउँछ होइन खानाहरू पनि बनाउँछु कोही बेला नन भेज कोहीबेला भेज अर्डर हेरि हेरि खानाहरू बनाउँछु कोहीबेला अब नजिकमा त्यहाँनिर अगाडिपट्टि लेप्चा होस्टेल छ त्यहाँनिर कोहीकोही बेला प्रोग्राम हुन्छ होइन त्यहाँ कोही गेस्टहरू आउँदाखेरि चाहिँ अब उनीहरूले रोटी सब्जीहेरू पनि खोज्छ अब अर्डर दिएको बेलामा चाहिँ म त्यो रेटी सब्जीहरू पनि बनाइदिन्छु त्यो छोडेर अब त्यो अन द स्पोट के के अर्डरहरू आउँछ अब सबै अर्डरहरूको अब खानाहरू बनाउँछु म आफ्नो टाइम हेरेर त्यस्तै बिजनेस गर्छु म दिदी